म चाहिँ बाग्राकोटमा बस्छु हाम्रो बाग्राकोटमा चाहिँ बङ्गाली बिहारी आदिवासी मिक्स छ र आदिवासी बङ्गाली बिहारीहरूले बोलेको चाहिँ हामी त्यति सजिलो बुझ्दैनौँ र हामी नेपालीहरू चाहिँ बोलेको स्पष्ट रूपले हामी बुझ्छौँ सजिलो लाग्छ राम्रो लाग्छ बिहारी बङ्गाली उनीहरूले नेपाली बोलेको अप्ठ्यारो बुझ्नु नसक्ने हुन्छ र हामीलाई चाहिँ नेपाली भाषा बोल्दाखेरि नेपाली नेपालीमा राम्रोसँगले बुझ्छौँ